अहिले त मेरो आमाबाबाको फोटो ब्ल्याक एन्ड ह्वाइट छ अब त्यो देख्दाखेरि त धेरै खुसी लाग्छ अहिलेको नानीहरूले त अब त्यस्तो फोटोहरू त भेल्यु गर्दैन अब यादै गर्दैन अहिलेको नानीहरूले त तर पनि अब मैले चाहिँ आफ्नो आमाबाबुको बेसी माया याद आएर माया लागेर चाहिँ मैले त्यो फोटोलाई राम्रोसितले घरमा राखेको छु अब अहिलेको नानीहरू त त्यस्तोमा ध्यान गर्दैन अब त्यस्तोमा ध्यान गरे भने पो अहिले अब अहिलेको नानीहरूले त आमाबाबुलाई राम्रो यादै गर्दैन ध्यानै गर्दैन अहिलेको आमाबाबाहरूलाई अब राम्रोसितले मिठो बोलीहरू गर्दैन अहिलेको नानीहरूले